भाइ किन ढिलो भयो म झट्टै आफ्नो जग्गामा जानु थियो एक घन्टा भइसक्यो तिमीलाई पर्खिँदा पर्खिँदा र म अर्कै गाडीमा जान्छु